भारतको जलवायुको विषयमा भन्नु पर्दा भारतको जलवायु विभिन्न किसिमको छ आफ्नो आफ्नो जगा जगाको छ र भारतको दार्जिलिङ कालिम्पोङ जस्ता जगाहरूमा धेरै ठन्डा हुने अनि भारतको अन्य क्षेत्रहरूमा ठन्डा क्षेत्रहरू छन् जस्तै भारतको अब गुजराततिर धेरै गर्मी हुने त्यस्तो क्षेत्रहरू पनि छ जलवायुको मौसम त्यस्तो पनि छ र आस भारतको असममा जुन चेरापुन्जी जगा छ त्यहाँनेरि धेरै मात्रमा पनि पानीहरू पर्ने धेरै मात्रमा पानीहरू परेर त्यहाँको मौसमहरू ठन्डा हुने अनि भारतको कतिवटा जगाहरूमा फेरि यस्तो पनि छ त्यहाँ अब पानीको मात्रहरू बेसी कसै ठाउँमा बेसी गरम कसै ठाउँमा पानी बेसी परेर ठन्डा हुने जगाहरू पनि छन् र भारतको जलवायुकै विषयमा भन्नु पर्दा त भारतमा फरक फरक जगामा फरक फरक किसिमको जलवायुको अब परिणाम छ भनेर भन्नु सकिन्छ